मैले टप्परवेयरको प्रडक्टहरू मगाएको थिएँ प्लास्टिकको कन्टेनरहरू धेरै राम्रो रहेछ मलाई धेरै काममा युज गर्नु सकेँ मैले मेरो केक बनाउने उयो सामानहरू पनि त्यसमा राखेको छु खानेकुराहरू पनि राख्नसक्छु त्यसमा मैले त्यसलाई प्लास्टिक कन्टेनरलाई मेरो मेकअपको सामानहरू पनि राखेर युज गरिराखेको छु र मैले त्यही राम्रो लागेर टप्परवेयरको प्रडक्ट राम्रो लागेर मैले मेरो दाजुको छोरालाई पनि मगाइदिएर स्कुलको लागि टिफिन बनाएर गिफ्ट दिएको छु आएर भविष्यमा पनि यो प्रडक्ट मगाउन चाहन्छु अहिले मलाई धेरै सुबिस्ता भएको छ त्यो प्लास्टिकको कन्टेनरहरू किनेर मैले त्यो प्लास्टिकको कन्टेनरहरूलाई खानेकुराहरू उब् उब्रियो भनेपनि त्यसमा राखिकन फ्रिजमा हाल्नसक्छु र त्यो त्यसै फुटीहाल्ने पनि छैनरहेछ राम्रो रहेछ हामी युज बारबार युज पनि गर्न सक्छौँ त्यस त्यो प्लास्टिक कन्टेनरलाई त्यसैले भएर म सबैलाई त्यही सजेस्ट पनि गर्न चाहन्छु कि यो राम्रो प्रडक्ट हो भनेर अरूलाई पनि र किचनको मैले सामानहरू धेरै जस्तो आटा चामल तेलहरू त्यसमा सजाएर राखेको छु राम्रो पनि देखेको छ मेरो किचन सफा पनि देख्दोरहेछ त्यस्तो राख्दाखेरि जस्तै फुट्नेहरू जस्तो हुँदैनरहेछ प्लास्टिक चाहिँ अब झरे पनि फुट्दैन त्यसले गर्दा मलाई यो प्लास्टिकको कन्टेनरहरू धेरै राम्रो लाग्छ र आउँदो भविष्यमा पनि यस्तै प्लास्टिक कन्टेनरहरूले अब मेरो धेरै सामानहरू राखेर राख्नु चाहन्छु हुन्छ धन्यवाद